यो कुकिङहरू जस्तो हबीहरू राख्नु पनि अब एउटा ठुलै कुरा हो किनकि अब कुकहरू गर्नु भनेको त राम्रै कुरा हो होइन अब कुकहरू त छोरी चेली भएर त अब गर्नै पर्छ सबै सिकेको हुनुपर्छ सबै सिकेको जानेको राम्रो हो होइन अन्त होटेल म्यानेजमेन्टहरूतिर गयो भने पनि अब यस्तो कामहरूमा पैसाहरू राम्रो पाउँछ पैसा पनि पाउँछ आफूले काम पनि सिक्छ होइन अब आफूलाई काम लाग्ने कुरा पनि हो यो कुरा अन्त यो कुरामा चाहिँ अब मेरो परिवारले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ अब के प्रतिक्रिया लिन्छ भन्दाखेरि चाहिँ अब आमा बाबाले त ठिकै छ नै भन्छ होइन राम्रै हो यो कुरा अब आफूले आफ्नो लागि फायदा पनि हुन्छ होइन अब आफूले जान्दै पनि छ अब कतिवटा नजानेको कुरा कतिवटा पकाउनु नसक्ने होइन अब कतिवटा साह्रो साह्रो अब कुकहरू हुन्छ त्यस्तोहरू पनि अब आफूले जान्यो गऱ्यो भने त सक्छ नि त भन्ने कुरामा अब आफ्नो फेमेलीले पनि सपोर्ट दिइरहेको छ होइन सपोर्ट दिइरहेको छ अनि दियो भने त झन् राम्रो हो हाम्रो लागि होइन अब त्यति नै हो अन्त अब के भन्दाखेरि अब कुकहरू त अब सबैजनाले गरेकै राम्रो एकदम राम्रै हुन्छ होइन फायदै हुन्छ पैसा पनि हुन्छ अनि उता आफूले काम पनि जान्दछ